विद्यालयमा मलाई मनपर्ने विषय चाहिँ इतिहास हो कारण यो इतिहासले चाहिँ जति पनि पहिला बितेका कुराहरू थिए राजाहरूको पालाका कुराहरू र कसरी त्यति बेलाका मानिसहरूले एक बनिकन हरेक कुराहरू गरे त्यस विषयहरूमा जान्न पाइन्छ र यसबाहेक कतिपय भग्नावशेष कुराहरू छन् कतिपय उनीहरूले कोरिराखेका तस्बिरहरू छन् कति ग गुफाहरूका कुराहरू छन् कति वीर योद्धाहरूका कुराहरू छन् जुन कुरोहरूलाई पढ्न खुबै मन लाग्छ साथसाथमा इतिहासले चाहिँ धेरैवटा कुराहरूको स्पष्टीकरण दिँदछ कसरी ब्रिटिसहरूले भारतमा आएर मानिसहरूलाई सताए उनीहरूले आफ्नो तरिकामा राखे र कतिको उनीहरूले सम्प्रेषणमा राखेका थिए यो सबै कुराहरूलाई हामीले पढ्न पाउँछौँ त्यसै कारणले गर्दा यो सबैभन्दा मनपर्ने विषय इतिहास बनेर गएको छ र इतिहासमा त्यति मात्र होइन तर कुन व्यक्तिहरूले कुन प्रकारले आफ्नो देशलाई अघि बढाए र कुन तरिकाले उनीहरूले विकासको कुराहरूलाई भित्र्याए र आफूले बनाएका कुराहरूलाई बाहिर उनीहरूले दिनसके र त्यसरी व्यापार वाणिज्यमा पनि कुन तरिकाले उनीहरूले आफ्नो देशलाई अघि बढाइरहेको छ त्यस विषयमा चाहिँ इतिहासले बताउँदछ यसबाहेक जब हामी इतिहास पढ्छौँ त्यति बेला यस्ता कुराहरू पनि पाउँछौँ जुन कुरा चाहिँ हामी पत्यार गर्नसक्दैनौँ कति किंवदन्ती भएर गएको जस्तो हामीलाई महसुस हुन्छ तर जब हामी यो इतिहासलाई पूर्ण तरिकाले हेर्छौैँ भने यहाँ हामी हरेक कुरोहरूलाई भएको थियो भन्ने कुराहरू पाउँदछौँ अनि आफ्नो स्कुलको जीवनमा सबैभन्दा अप्ठ्यारो लागेको चाहिँ गणित हो जुन गणितको कारणले चाहिँ आज धेरै विद्यार्थीहरूलाई यसलाई बुझ्न र गर्न गाह्रो पर्दछ र आफ्नो विद्यार्थी जीवनमा पनि गणित भन्ने कुरो चाहिँ एकदमै असहज अप्ठ्यारो भएको कारणले गर्दाखेरि धेरै प्रकारको चाहेजस्तो अङ्कहरू प्राप्त गर्न सकिएन आजको समयमा पनि आजको विद्यार्थीहरूलाई पनि सबैभन्दा मूल वस्तु बनेको नै गणित हो र गणितको कारणले गर्दा धेरै विद्यार्थीहरू पनि असफल भइरहेको छ तर जब यसलाई हामी ध्यानसँग कोसिस गरेर परिश्रम गरेर गर्छौँ भने यसबाट पनि धेरै फाइदा हुने कुराहरू त हामी सुन्छौँ तरै पनि यहाँबाट यी कुराहरूलाई फाइदाको कुराहरूलाई आफ्नोमा ल्याउन र गर्न धेरै प्रकारको असहज र असुविस्ता बन्दोरहेछ र तुल तुलना गर्नुपर्दा यो गणित र इतिहासमा इतिहासमा धेरै असल कुराहरू बुझ्न र सुन्न र सिक्न पाइन्छ गणितले पनि धेरै प्रकारको ज्ञानहरू चाहिँ हामीलाई उपलब्ध गराउँछ तर यो ज्ञानहरूलाई हासिल गर्न चाहिँ कयौँचोटि हामीलाई धेरै प्रकारको अप्ठ्यारो र असहज महसुस हुँदोरहेछ जसको कारणले गर्दा आजसम्म पनि ती विद्यार्थीहरू यही कुरोहरूमा असफलता बनिरहेको छ